हेलो हाँ लुगाहरू राम्रै राम्रो छ कसको लागि चाहिएको

यहाँ कुन कुनको हेर्ने एचएनएमहरूको छ कस्तो कस्तो चाहिने बुढो बाजेहरूको लागि नि छ नि अन्त पाउँछ नि अन्त त्यो पिस पेन त्यस्तो नि साइज कति हो बाजेको

कति कति ए सेतोमै छ तिमीले भनेको जस्तै ट्रयाकसुट छ स्वेट सर्टहरू छ बाजेले लाउने सर्टहरू छ ट्रयाक तिम्रो पाँच सय रुपियाँ हाँ सुट त कहाँ हौ ट्र्याकको मात्रै पाँच सय रुपियाँ भनेको नि तिम्रो सुटकै अब त्यो सुट तिम्रो त्यो ट्रयाक सुट नै अहिले तिमीलाई पाँच सय रुपियाँमा बेच्नु थालेँ भने त म त कहाँबाट नाफा खानु अन्त पन्ध्र ट्र्याकसुट तिम्रो डाङडुङ किन्यो भने पन्ध्र सय तिमीलाई अब तिमीलाई घटाएर चाहिँ अब तिमीलाई चाहिँ घटाएर दिएको तिमीलाई ल्याएकै दाम भन्दैछु अब हामीलाई पनि त पोसाउनु पऱ्यो नि त भाइ अब अलिकति त राख्नु पऱ्यो नि अब गाडी खर्च लाग्छ तिमीलाई कति लु तिमीलाई कति चाहियो तिमी कति दिन्छ हाँ

तिमीलाई चाहिँ तिमी चाहिँ कति दिन्छौ ट्र्याक सुटको आम्मामा भाइ तिमी अब नौ सय अब अरू दोकानमा गएर सोध न तिमीलाई यही ट्रयाक सुटको तिमीलाई ट्र्याककै नौ सय रुपियाँ भन्छ मैले त तिमीलाई अझै भाइ भनेर तिमीलाई म अलिक घटाइदिन्छु सोचेको तिमी कस्तो डाइरेक्ट नौ सय भनेको हौ चौध सय देउ लु चौध सय चौध सय चाहिँ लास्ट चौध सय लु लेऊ अँ चौध सय कहाँ हुन्छ हौ भाइ त्यस्तो नगर न यहाँ हेर न कपडा हेर न कपडा कस्तो राम्रो छ तिमीले कस्तो कुरा गर्छौ एक हजार लु न तिम्रो लागि न मेरो लागि लु बाह्र सय बाह्र सय लास्ट अब योभन्दा कम्ती चाहिँ म अब दिनु सक्दिनँ बाह्र सय लास्ट अँ ल ल अरू पनि केही लान्छ कि अँ ए अब आन्टीहरूको लागि ए ल त भाइ त्यसो भए म अब प्याक गरेर प्याक गरेर पठाइदिन्छु ल भाइ ल